हाम्रो क्षेत्रमा चाहिँ कला र शिल्पको चाहिँ धेरै योगदान पुऱ्याएको छ है यो कलाहरू चाहिँ अब उनीहरूले को कतिको मेहनतको अनुसार गरेको छ अनि शिल्पहरू पनि कतिको मेहनतले त्यो वस्तुहरू खोपिएर निकालिएको छ त्योअनुसारले हुन्छ अनि हामीले त्योचाहिँ कम्तीभन्दा कम्ती मूल्यमा र त्योभन्दा बेसी अब कुन हिसाबले उनीहरूले मेहनत गरेको छ त्योअनुसारले बेसीमा पनि पाउन सक्छौँ कम्तीको छ भने कम्तीको हिसाबको पनि पाउन सक्छौँ त्यहीअनुसारले पाउँछौँ त्यो चाहिँ हामीले अब कुनै मेलाहरूतिर मेलाहरू भएको छ भने त्यो स्थानतिर अनि हामीले कुनै चित्रकलाको त्यो प्रदर्शन गर्न राखिएको तिर पनि हामीले त्यो देख्न सक्छौँ त मूल्य चाहिँ अब उनीहरूले कतिको मेहनत गरेको छ मेहनतअनुसारको मूल्य राखिएको हुन्छ